र मेरो हाम्रो गाँउमा लाउने खेतीपातीहरू चाहिँ त्यही आबो धान कोदो मकै गुवा गुवा अम्लिसो अलैँचीहरू लाउने गर्छ र साग सब्जीहरू पनि समय समयमा सिजन सिजनको साग सब्जीहरू लाउने गर्छ जस्तै रायो साग रायो साग भयो मूला टमटर खोर्सानी प्याजहरू त्यस्तैहरू लाउ खेतीपाती गर्छ हाम्रो गाँउमा चाहिँ